ताराहरूको बारेमा मन पर्ने भन्ने चाहिँ मलाई मन पर्ने तारा चाहिँ घाम हो होइन किनभने घाम छैन भने चाहिँ यहाँनिर केही पनि छैन तपाईँलाई उज्यालो आउनुको लागि घामै चाहिन्छ घाम छैन भने त अब अध्याँरोको अध्याँरो नै हुन्छ होइन गर्मी त मान्छेलाई चाहिन्छै चाहिन्छ कतिवटा भिटामिनहरू पनि पाउँछ हामीले घामकै बारेमा हुनु त सबै तारा राम्रै छ होइन तारा मण्डलमा सबै तारा राम्रै छ तर पनि मलाई मन पर्ने तारा भनेको चाहिँ घाम हो